गाउँ बस्तीमा मान्छेहरूले अहिलेको समयमा पाइपबाट पानी तान्ने गर्दछ खोल्साबाट अथवा मूल खोलाको मूल खोल्साबाट है जहाँ पानी उम्रिन्छ त्यो पानी हेर्दाखेरि म के लाग्छ भने त्यो एउटा प्योर हुन्छ अथवा सफा हुन्छ तर हामी हेरेर मात्रै भन्नु सक्दैन किनकि त्यहाँनिर के हुन्छ कसो हुन्छ त्यो साइन्टिफिक कुरामा निकाल्दा त्यो पनि प्रशुद्ध हुन्छ त्यो पनि मैला होला तर म चाहिँ भन्छु त्यहाँको पानी चाहिँ मलाई सफै लाग्छ राम्रै लाग्छ हामी सानैदेखि पिउँदै आएको र मलाई त्यस्तो फरक केही परेको छैन जस्ट अब हामी सिटीमा आएर हेऱ्यौँ भने चाहिँ यहाँको पानी चाहिँ कलबाट डाइरेक्ट पिउन सक्दैन यहाँको पानी चाहिँ आइरन बेसी भएको कारणले गर्दाखेरि यहाँ फिल्टर गर्नुपर्छ अथवा पिएचईको लाइन कलबाट खायो भने पनि पिएचईको लाइनको पानी खायो भने मात्रै त्यहाँ हामी चाहिँ शुद्ध जस्तो लाग्छ र माथि हामी जुन बस्तीमा खाने त हामी कलबाट आएको पनि पाइपबाट आएको पनि शुद्ध लाग्छ त्यो केही लाग्दैन टेस्टमा पनि डिफरेन्ट हुँदैन यसले केही फरक पनि पर्दैन हामीलाई शुद्ध छ